मेरो व्यवसायमा जनावरको सेवाचाकर त म नै गर्छु होइन म गर् म छुइनँ बाई चान्स यताउति काहीँ गइहालेको छु भने मेरो सासूले गर्नुहुन्छ मेरो सासूले घरको धन्दापात गर्नु परिहाल्यो भने ससुराले गर्नुहुन्छ ससुरा अब कुनै काममा जानुपऱ्यो भने मेरो हस्बेन्डले पनि गरिहाल्नु हुन्छ होइन अब तिनीहरूलाई खानापिना खुवाउनेमा चाहिँ अब मुख्य चाहिँ के हो भने अब दाना होइन दाना बनाएर दानाहरू पकाएर दाना खुवाउनुपर्ने घाँस हाल्नुपर्ने पराल हाल्नुपर्ने होइन अब गाईहरूलाई पानी दिनुपर्ने अब बेला बेलामा गाईलाई गरम हुन्छ नुहाईधुहाई गरिदिनु पर्छ होइन शीतलमा लगेर बाँध्नुपर्छ अनि बाँधेर राख्नुपर्छ अनि अब उनीहरूलाई कतिखेर ठन्डा हुन्छ त्यतिखेर ठन्डाको जग्गामा लिएर आएर सार्ने होइन त्यहाँबाट पराल काटेर त्यसमा नुन हालेर मजाले अब गाईहरूलाई खान दिने गाईको सेवाचाकर गर्ने होइन गाईलाई पानी दिने गाईलाई अब हेर्ने त्यस्तो सिस्टम अब गरिन्छ होइन त्यसमा चाहिँ अब कसरी सफा गर्ने अब गाई स्याहारसुसार गरिएको छ भने अब गाईको दुध पनि खान पाइन्छ गाईको दुधबाट दही पनि खा बनिन्छ अब त्यसबाट पनिर पनि बनिन्छ खानु भन्ने जिनिस त अब गाईकोबाट कति थोक बनिन्छ होइन अब पशु पालिसकी सकेको छ आफूले केयर गरेको छ भने आफूले जतन गरेको छ भने दुध खानु पाइयो दही खानु पाइयो सबै थोक खानु पाइयो अब सोर सोहोर्नु भनिसकेपछि त अब उसको मलमूत्र त सोहोर्नैपर्छ अब गोबरहरू हातैले सोहोरिन्छ हातैले सोहोरेर फ्याँक्छु म त होइन अनि झाडु लगाएर यसो पानी लगाएर उनीहरूले पिसाब गरेको ठाउँहरू चाहिँ झाडु लगाएर पानीले मजाले सफा गर्ने अनि परालहरू खाएको जग्गामा काचककिचिक भएको छ हातले सोहोरिएन भने काँटाले सोहोरसार पारेर एउटा मल खाडा जस्तो बनाएको छु त्यो मल खाडा जस्तोमा चाहिँ अब हालिदिन्छु अनि हालेर चाहिँ अब त्यता राख्छु त्यही भन्ने चिज चाहिँ अब हो